यसमा कुरा राख्नअघि के भन्नु चाहन्छु भन्दाखेरि नेपाली भाषाले मान्यता पाएको भारतमा बिस अगस्त उन्नाइस सय ब्यानब्बे हो अनि यहाँ यस जब यो इन्टरनेटको विकास हुँदै गयो तब के भयो भन्दाखेरि यो इङ्गलिस ल्याङ्वेज अङ्ग्रेजी भाषा इत्यादि भाषाहरू मजाले त्यसलाई विकास हुँदै गयो तर नेपाली भाषा के भयो भन्दाखेरि यसको प्रयोग अलिकति कम हुनु थाल्यो किनभने नेपाली मानिसहरू त्यति बेला अब जब सेन्सस निकाल निकाल्नु गऱ्यो त्यति बेला नेपालीहरूको अलिकति सङ्ख्या कम्ती देखिएको थियो तर पछि तर पछि जब लय जब यसको खाँचो इन्टरनेटको विकास धेरै हुँदै गयो अहिलेसम्म दुई हजारदेखिको लिएर अहिलेसम्म दुई हजार तेइससम्म भाषाको ए यो नेपाली भाषाको प्रयोग पहिला ता एकदमै जिरो थियो तर अहिले यसको प्रयोग निकै एपहरूमा हामीले देख्नसक्छौँ यसमा हामीले कस्तोमा देख्नसक्छौँ भन्दाखेरि जस्तै कि भाषा वा जस्तै कि जुन भाषाको जुन डिक्सनेरी हुन्छ त्यसमा पनि हामीले नेपाली मा देख्नसक्छौँ अनि हामीले अहिले त जुन मोबाइलहरू हामी चलाउँदछौँ त्यसमा पनि नेपाली ल्याङ्वेज हामीले राख्न सक्दछौँ अनि अरू एन अनि अरू कुरोहरूमा पनि नेपालीलाई नेपाली जुन हाम्रो भाषा छ त्यसलाई इन्टरनेटमा अझै अझै त्यसलाई राम्ररी विकासमा ल्याउँदैछ यसले कस्तो परिवर्तन ल्याउँदछ भन्दा यसले राम्रो परिवर्तन ल्याउँदछ किनभने हामी नेपाली भाषा हामी बोल्दछौँ अनि त्यही भाषा यदि हामीले फोनहरूतिर पनि फोनहरूतिर पनि त्यसलाई सजिलोसँग हाल्नसक्यो भने है ना ता हामीले मात्र नभएर हाम्रो जुन परिवारहरू हुनुहुन्छ उहाँहरूले पनि नेपाली भाषा सजिलोसँगले लेखेर उहाँहरूले यसको जुन फल हुन्छ राम्रो फल उनीहरूले उहाँहरूले पनि लिनसक्दछ